हलो पूजा फर्निचर हलो नमस्ते पूजा फर्निचर हजुर हजुर हजुर हजुर क के चाहिँ लिनुहुन्छ होला हजुर कति पल्लाको होला कि सोच्नुभएको छ कि डिजाइनहरू केही छ कि हजुर ए त्यसो भए त अल्मारीको चाहिँ कति बजेट राख्नुभएको छ होला हजुर हजुर हजुर हजुर टेन्सन छैन नि हाम्रो यहाँ फाइनेन्सहरू पनि हुन्छ होइन अब के के लिनुहुन्छ हामी त्यसको माथि पनि डिस्काउन्ट्सहरू पनि दिन्छु अनि बजेट चाहिँ कतिसम्ममा चाहिँ अब तपाईँ दोकान आएर हेर्नुभएको भए चाहिँ हुन्थ्यो अब कस्तो खाले मनपर्छ किनभने हाम्रो दोकानमा रेडिमेड सामानहरू पनि छ कतिवटाहरू अनि त्यही कारणले चाहिँ त्यही हिसाबले नै आएर हेर्नुभयो भने चाहिँ त्यसको सित त्यो डाउन पेमेन्टहरूको कुरा गर्दा भइहाल्छ नि हजुर हजुर हजुर हजुर हजुर अँ टिकको काठहरू पनि छ त्यहाँदेखिको भुटान प्लाईहरू पनि छ राम्रो राम्रो प्लाईहरू पनि छ त्यस्तो वाटरप्रुफहरू पनि बनाउनु सक्नुहुन्छ तपाईँको उयो दिरामहरू पनि उयो राम्ररी बनाउनु सक्नुहुन्छ त्यो हेरी हेरी अब रेडिमेड मनपर्छ कि अब अर्डर दियोपछि तपाईँहरू बनाउने हो तपाईँहरूको माथि हो रेडिमेड पनि छ हाम्रोमा ए ए ए हजुर के टिकमै बनाउनुहुन्छ टिकमा त अलिकति बजेट माथि हुन्छ होला तिनवटा जिनिस लिँदाखेरि चाहिँ केही हुँदैन नि बस् अँ अँ हजुर हजुर हजुर म आएर दोकानमै आउनुहोस् होइन सामानहरू कसो के हुन्छ त्यही हिसाबले नै अलिकति यताउता त मिलिहाल्छ नि केही छैन नि हजुर दोकान हाम्रो यहीँ तपाईँ चाहिँ कहाँको हो ए हजुर हजुर त्यसो भए यहाँ सेभोक मोड भन्ने ठाउँ छ यहाँ हाम्रो दोकान छ आउनुहोस् न आएर बसेर बात गरौँ न हुन्छ थ्याङ्क्यू म्याम